भारतमा खानाहरू किसिम किसिमको छ जस्तो साउथ इन्डियन्सहरूले अर्कै खाना खान्छ हाम्रो हिल्समा सेलरोटीहरू यस्तो के के के के खान्छ होइन अन्त मसालाहरू पनि भक्कु यता माथि हामी अन्त डेली फुडहरूमा चाहिँ दाल भात सब्जी अच् चटनीहरू यस्तै युज गर्छ होइन अन्त अचारहरू यसमा सबै त्यो सब्जी बनाउनेहरूमा गरम मसाला त्यस्तो के के के लगाउँछ अलैँची कुन्नी केहरू होइन अन्त यसरी नै हाम्रो डेलीको खाना चाहिँ यही हो दाल भातहरू अन्त यसो खानु पऱ्यो भने चाहिँ हाम्रो अन्त हिल्सको फेमस चाहिँ सेलरोटीहरू हो अन्त साउथ इन्डियन्सहरूले अर्कै खाना खान्छ वेस्ट इन्डियन्स खाना अर्कै हुन्छ नथिङ